हाम्रो गाउँको स्कुल र हस्पिटल्सको अवस्था चाहिँ एकदमै खराब छ किनभनेदेखि हाम्रो गभर्नमेन्ट एउटा हस्पिटल छ हाम्रो गाउँमा हाम्रो गाउँ भनौँ या बजार भनौँ है सरकारी हस्पिटल हो त्यहाँनिर अब केही सुविस्ता नभएकोले गर्दाखेरि त्यहाँबाट साह्रो पेसेन्टहरूलाई मालबजार कि नभए सिलिगुडी मेडिकलमा रेफर गरिदिन्छ यहाँको डक्टरहरूले रा नसकेर मतलब नसकेरभन्दा पनि अब समानह समानहरू नभएर प्रशस्त समानहरू नभएर है अनि त फेरि गाडीहरूको प्रबन्धहरू पनि नभएर चाहिँ एकदमै अवस्था खराब छ हाम्रो हस्पिटलको र मलाई लाग्छ कि हस्पिटलमा चाहिने कुराहरू सरखारले चाहिँ अब मेडिसिनहरू है फ्रीमा जस्तै अब मेडिसिनहरू किन्नु पर्यो भने अब यता त्यताको लोकल मेडिस मेडिसिन दोकानहरूतिर पाउँदैन सहरबजारमा पाउँछ है त्यो मेडिसिनहरू चाहिँ अब सबै प्रशस्त हस्पिटलको छेउमै पाउने गरिदिनु या फ्रीमै पायो भने झन् राम्रो हो है क्योँकि गाउँ गाउँ घर घर बस्तीको मान्छेहरू अब त्यस्तो पढालेखा पनि हुँदैनन् धनी पनि हुँदैन उनीहरूकोमा भनेको जस्तो पैसा पनि हुँदैन उनीहरूकोमा भनेको जस्तो ट्रिटमेन्ट गर्ने पैसा हुँदैन त्यही भएर सरकारी हस्पिटल चाहिँ एकदमै डेभलप्ड हुनु चाहिँ जरुरी छ हो त्यसमा एक्स रे मसिनहरू छैन ब्लड टेस्ट गर्नेहरू छैन कसैलाई ब्लड कसै पेसेन्टलाई ब्लड चाहियो भने कसै ब्लड डोनरहरू पाउँदैन है यो कुराहरूको चैँ प्रशस्त मान्छेलाई चाहिँ चाहिने कुरा हो र मलाई चाहिँ लाग्छ कि यो कुराहरू चाहिँ यो समानहरू चाहिँ हस्पिटलमा लाग्ने समानहरू चाहिँ हुनुपर्छ भनेर र स्कुल चाहिँ हाम्रो प्राइभेट स्कुल हाई स्कुल गभर्नमेन्ट कलेज पनि छ तर यहाँको प्यारेन्ट्सहरूले अब यस्तो सोच्छ कि सरखारी स्कुलमा राम्रो पढाई हुँदैन त्यही भएर चाहिँ उनीहरूले चाहिँ आफ्नो नानीहरू इङ्लिस स्कुलमै लाउँछ इङ्लिस सिकोस् पढाई राम्रो होस् भनेर हैन तर त्यो प्यारेन्ट्सहरूको विचारलाई हामीले राम्रोसँगले अब ल्याउनु बदल्नु पर्यो भने चाहिँ जस्तै हामीलाई सरखारी स्कुलहरूतिर सेलेबसहरू चेन्जहरू गर्न सक्छौँ र जस्तै सेलेबस चेन्जिङ भयो अनि त टाइम टु टाइम स्कुलमा स्टुडेन्ट होस् या टिचर होस् टाइम टु टाइम इन आउट गर्नुहोस् अनि त प्यारेन्ट्स मिटिङहरूतिर पनि अब कसै हुन्छ नि अब सरकारी स्कुल हो भनेर प्यारेन्ट्स मिटिङहरूतिर जाँदैन खेलाँची सोच्छ अब त्यो सबै कुरा चाहिँ अब रेगुलर्ली स्ट्रिक्ट्ली होस् है अनि त त्यही भयो भने मात्रै चाहिँ हाम्रो सरकारी स्कुल गभर्नमेन्ट स्कुल चाहिँ डेभलप्ड हुन्छ राम्रो राम्रो टिचरहरू लगायो भने राम्रो राम्रो सिलेबसहरू चेन्ज गर्यो भने राम्रो राम्रो आइ अहिले त हाइली एजुकेटेड थुप्रो मान्छेहरू हुन्छ है जो जो अब राम्रोसँगले पढ्दैछ उनीहरूको इन्टर्भ्यु लिएर सरकारी स्कुलतिर लगाएर उनीहरूलाई पनि चान्स मिल्नुपर्यो नि हैन अनि त उनीहरूलाई हायर गरेर चाहिँ राम्रोसँगले पढायो भने चाहिँ हाम्रो सरखारी स्कुल चाहिँ अलिक डेभलप्ड हुन्छ